हेलो हजुर हजुर हो त हजुर हजुर थ्याङ्क्यु तपाईँले मलाई कल गर्नुभयो है अनि के काम कति काम परेर तपाईँले मलाई कल गर्नुभएको हो भन्नुहोस् न ए हजुर हजुर अब तपाईँले पोएम चाहिँ अहिलेसम्म तपाईँले कतिवटा लेख्नुभएको छ होला ए ओके ओके फर्स्ट्ली चाहिँ तपाईँले आफूले आफूलाई फर्स्ट्ली तपाईँले आफूले आफूलाई कन्फिडेन्ट हुनुपऱ्यो होइन तपाईँको सेल्फ कन्फिडेन्स हुन्छ मोस्ट इम्पोर्टेन्ट थिङ है अनि तपाईँले सोच्नुहोस् कि त तपाईँले जस्तो कविता चाहिँ अरूले लेख्दैन भनेर क्या र त्यही चाहिँ हो सबै मान्छेको सबभन्दा ठुलो कुरा चाहिँ आफूले आफूलाई नै मनोबल दिनु हो होइन अनि तपाईँ अहिले कतिवटा पिसको स्टडी गर्नुहुन्छ ओके ओके ओके थ्याङ्क्यु फर्स्ट्ली तपाईँले मलाई कल गर्नुभयो है अनि फर्स्ट्ली सेकेन्ड्ली चाहिँ म तपाईँलाई किन थ्याङ्क्यु दिन्छु भन्दाखेरि चाहिँ तपाईँले आफूले आफूलाई तपाईँले आइडिन्टी दिनुहुँदैछ कि तपाईँले पोएम लेखेर होइन अनि तपाईँले जस्तो अब मलाई आज तपाईँले चिन्नुभयो मेरो पोएमले गर्दा तपाईँले मलाई चिन्नुभएको होइन जस्ट अबको टु इयर थ्री इयर्स बाद तपाईँलाई पनि त्यसरी मान्छेले चिन्नेछ कि तपाईँको पोएट्री हुन्छ होइन अब यो संसारमा फैलिएर जानेछ विश्वमै तपाईँको शुभनाम चाहिँ एकचोटि के भने तपाईँले मेरो पोएमहरू पढ्नुहुन्छ है हजुर हजुर हजुर अन्त म ठिकै छ तपाईँले ट्राई गर्नुहुँदैछ मजाले है अन्त अब मलाई कल गरेर तपाईँले अब टिप्स माग्नुभयो है तपाईँलाई म टिप्स चाहिँ रै तपाईँलाई म के दिनु चाहन्छु भन्दाखेरि चाहिँ तपाईँले कुनै कुराको बारेमा लेख्दाखेरि वा तपाईँले कुनै होइन कुरालाई सोचेर तपाईँले लेख्छु भनेर तपाईँले एउटा कलम समाएपछि चाहिँ तपाईँले ती कुराको भित्र जानुभयो तपाईँ त्यो कुरामा तपाईँ पहिला भिज्नुपर्छ क्या अनि मात्र तपाईँको पोएम चाहिँ सक्सेस हुन्छ तपाईँले त्यो कुरालाई फिल गर्नु सक्नुपऱ्यो क्या यदि तपाईँले एउटा कुनै फुलको बारेमा लेख्नुहुन्छ भने तपाईँले त्यो फुलको बारेमा तपाईँले फिल गर्न सक्नुपऱ्यो कि त्यो फुल कहिले कहिले चाहिँ आज फुल्छ र कहिले चाहिँ त्यो फुल ओइलाउँछ तपाईँलाई त्यसको सिजनको बारेमा थाहा हुनुपऱ्यो त्यसको डाउन या अप एन्ड डाउनको बारेमा तपाईँलाई थाहा हुनुपऱ्यो अनि मात्रै तपाईँको त्यो पोएम चाहिँ एउटा मिनिङफुल भएर जान्छ एउटा सक्सेस भएर जान्छ क्या अनि अब ठिकै छ तपाईँले लेख्नुहुँदैछ है तपाईँले राम्रो ट्राई गर्नुहोस् होइन तपाईँले सक्नुहुन्छ तपाईँले धेरैथोरै किताबहरू पढ्नुहोस् तपाईँले युट्युबमा गएर तपाईँले कविता भन्नेहरूलाई तपाईँले सर्च गर्नुहोस् जस्तै मिलन गुरुङ नवराज त्यस्तोहरूलाई तपाईँले सर्च गर्नुहोस् अनि उनीहरूबाट पनि तपाईँ धेरै इन्स्पायर हुनुपर्छ अब मबाट पनि तपाईँ इन्स्पायर भएर लेख्न सक्नुहुन्न किनकि मैले पनि म पनि लेख्दाखेरि मैले पनि चार पाँचजनाबाट इन्स्पायर भएर मैले लेखेको हो है र यो कविता लेख्नु एकदमै राम्रो कुरा हो किनकि तपाईँलाई आइडिन्टी दिन्छ र तपाईँको मनमा जत्ति पनि तपाईँको कुराहरू छ तपाईँले यो कवितामा तपाईँले पोक्नु सक्नुहुन्छ इफ तपाईँलाई केही कुराको हेल्प चाहियो यो तपाईँलाई

म चाहिँ तपाईँलाई यही दिन चाहन्छु हजुर भन्नुहोस् न गड ब्लेस यु गड अल्वेज विद यु होइन हजुर

वान डे होइन तपाईँको पोएमहरू यो सालसम्म छापिने छ होइन तपाईँ एकदम फेमस भएर जानुहुनेछ केको नाममा भन्दाखेरि तपाईँ कविताको नाममा फेमस भएर जानुहुनेछ ओके ओके अब तपाईँसँग जहिले पनि हामी छ होइन किप योर स्टडी वेल एन्ड यो तपाईँले सक्सेस पाउनुहुन्छ टिल थ्याङ्क्यु फर कलिङ ओके बाई बाई प्रिया